कुनै पनि मानिसको एउटा सर्वप्रथम महत्त्वपूर्ण विसय या कर्त्तव्य भनौँ है त्यो चाहिँ हो आफ्नो भाषाको संरक्षण त्यस्तै प्रकारले हामी नेपाली हौँ र हामी नेपाली भाषाको संरक्षण र सम्बर्द्धनाको लागि निरन्तर प्रयास हामीहरूले गरिरहनु पर्छ अब यसमा भाषाको संरक्षणको कुरा आउँदाखेरि सर्वप्रथम त घरबाटै सुरु गरौँ हामीले हाम्रा घरमा नानीहरूलाई सदैव सानैदेखि आफ्नै भाषामा बात गर्ने बोल्ने बानी बसाल्नु पर्छ जसले गर्दा भविष्यमा गएर उनीहरूलाई भाषाप्रतिको ज्ञान राम्रो भएर जानेछ यो सर्वप्रथम एउटा महत्त्वपूर्ण विषय हो र अब भाषाको संरक्षण र सम्बर्द्धनाको कुरा आउँदा समय समयमा हामी देख्छौँ कि भाषाको विषय लिएर सेमिनारहरू राखिएको हुन्छ जहाँ हामीले त्यस सेमिनारमा गएर हाम्रा भाषाका ज्ञानी गुणी भनौँ है महान् महान् व्यक्तिहरू लेखक कथाकार कविहरूको बारेमा साथै उनीहरूबाट राम्रा राम्रा भाषाप्रतिको कुराहरू सुन्न पाउँछौँ र यस प्रकारको सेमिनारमा आफू साथै आफ्नो परिवारको अन्य सदस्यहरू नानीहरूलाई पनि लिएर जाने साथै गाउँ छर छिमेकको मानिसहरूलाई पनि प्रोत्साहन गरी लिएर जाने गरे भाषाको संरक्षण अति नै राम्रो भएर जान्छ जस्तो लाग्छ साथै हामीले पुस्तकालयतिर जाने पनि बानी बसाल्नु पर्छ कारण पुस्तकालयमा हामीले सानोदेखि लिएर ठुलोसम्मका निम्ति राम्रा राम्रा पुस्तकहरू पाउन सक्छौँ जहाँ नानीहरूको निम्ति बाल पुस्तकहरू जस्तै सानो सानो कविता कथाहरू जसमा पढेपश्चात उनीहरूलाई भाषाप्रतिको जिज्ञासा अझै बडेर जावोस् है अब आफूहरूलाई हामी नारी हौँ र नारीहरूलाई नारीहरूप्रति लेकियेको कतिपय कथाहरू हुन्छ है कविताहरू हुन्छ यस प्रकारको किताबहरू पनि हामी हाम्रा नारी साहित्यकारहरू पनि छन् उनीहरूद्बारा लिखित किताबहरू पनि छन् एर आएर घरमा पढ्न सक्छौँलि साथसाथै पुस्तक मेलातिर पनि जाने बानी बसाल्नु पर्छ जहाँ हामीले राम्रा राम्रा पुस्तकहरू किन्न पाउँछौँ कम मूल्यमा है यसरी पुस्तक पढ्ने बानी गरे पनि भाषाको संरक्षण हुन्छ साथै हामीले नेपाली भाषामा हाम्रा पत्रिकाहरू प्रसारण हुन्छ पत्रिकाहरू निस्केको हुन्छ त्यसमा पत्रिकाहरूलाई पनि हामीले घरमा दिनहूँ एउटा पत्रिका लियेर पढ्ने बानी बसाल्नु पर्छ त्यसमा हामीले त्यो पत्रिका पढ्दा खेरि चाहिँ भाषाको ज्ञान बढेर जान्छ त्यहाँ खबरको साथसाथै बिचबिचमा कतिपय साहित्यकारहरूले लेखेको साहित्यिक विषयमा चर्चाहरू कविताहरू हाँस खेल टाइपको कबिताहरू पनि हामी पढ्न पाउँछौँ यस प्रकारले हामी प्रयास गरिरहे अरूलाई पनि यसमा संलग्न गराए प्रोत्साहान गरे भाषाको संरक्षण र संवर्दनाप्रति चाहिँ केही कार्य भएको जस्तो मलाई लाग्छ